मलाई चाहिँ अब त्यो चराहरू आएर आफ्नो आँगनमा आएको पुरा मन पर्छ र चराहरू आएर आँगनमा आउँछन् धेरै किसिमका चराहरू हाम्रा आँगनमा आउँछन् र हामीहरू चरालाई त्यहाँनेर अब रोटीहरू भातहरू पानीहरू त्यसरी दिन्छौँ र धेरै किसिमका चराहरू हाम्रा आँगनमा बगैँचामा आएर त्यसरी बसेका हुन्छन् र राम्रो पनि लाग्छ र हामी धपाउँदैनौँ पनि तिनीहरूलाई त्यसरी आँगनमा आएको चराहरूलाई क्याटिसहरूले हिर्काउनु हामी दिँदैनौँ पनि अरूलाई पनि आउनु दिँदैनौँ त्यही कारण हाम्रोमा धेरै किसिमका चराहरू आएर खान्छन् खेल्छन् जान्छन् र मलाई सबभन्दा राम्रो चाहिँ परेवाहरू लाग्छ परेवाहरू पनि थुप्रो आउँछन् र परेवाहरूले त्यहाँनेर आएर खा खानाहरू खान्छन् चारोहरू खान्छन् बिहान बेलुका जहिले पनि आइरहेको हुन्छ हाम्रो आँगनतिर त्यसले गर्दाखेरि हामीलाई पुरा मन पर्छ चराहरू र हामी धपाउँदैनौँ तिनीहरूलाई माया गर्छौँ तिनीहरू पनि हाम्रोमा आएर बसेर खानाहरू खाएर त्यसरी जान्छन् र हामीलाई साह्रै मन पर्छ र हामी त्यसरी चराहरूको लागि कागहरूलाई रोटीहरू पोलेर हामी दिन्छौँ चराचुरुङ्गीलाई हामी जहिले पनि दिइरहेको हुन्छौँ र दिन्छौँ र हामीलाई धेरै राम्रो लाग्छ चराचुरुङ्गी आएर आफ्नो घर वरिपरि खानाहरू खाँदा अन्त खुसी लाग्छ हामी त्यसरी दिन्छौँ र उनीहरू खाना साना खाएर हाम्रो त्यहीँ रमाएर कराएर जान्छन् अब हामीलाई चाहिँ साह्रो मन पर्छ चराचुरुङ्गी त्यही कारण हामी चराचुरुङ्गीहरूलाई धेरै नै माया गर्छौँ धेरै उयो गर्छौँ र हामी हाम्रो घरमा चाहिँ धेरै धेरै किसिमका चराहरू त्यसरी आउँछन् र हामीलाई चाहिँ साह्रै मन पर्छ त्यही कारणले हामीलाई अहिलेसम्म त आइरहेका छन् बसिरहेका छन् खाइरहेका छन् गइरहेका छन् हामी धपाउँदैनौँ पनि हामी हाम्रोमा पानीहरू चारोहरू दिइरहेको हुन्छ र हामी माया गर्छौँ चराहरूलाई